हेल्लो हजुर दाजु मलाई अलिकति ट्याक्सी चाहिएको थियो हजुर मालबजार जानुको लागि काहाँ पाउँछ होला बताइदिनुहोस् न मलाई हजुर यहाँ नजिकै कहाँ पाउँछ होला हजुर मालबजारसम्म जानुको लागि ए छ है हुन्छ कति बजीसम्म पाउँछ ए अहिले हजुर हुन्छ हवस् हुन्छ हुन्छ हुन्छ पाउँछ है त्यसो भने हुन्छ हुन्छ हुन्छ